मैले जीवनमा गरेको एकदमै यादगार तथा साहसिक यात्राको रूपमा म मेरो सन्दकपूको यात्रालाई स्मरण गर्न चाहान्छु किनभने जति बेला सन्दकपू हामी ट्रेकिङमा गएका थियौँ चार पाँचजना साथीहरू मिलेर त्यतिबेला एकदमै पानी पर्दैथ्यो बाटो एकदमै माटो हिलो भएर गाडीको चक्का पनि चिप्लिने बाटो भइरहेको थियो त्यस्तो बाटो हामी पिकपमा चढेर सन्दकपू पुग्ने जुन उकालो छ गोलाइ पनि गोलाइ छ एकदमै उकालो बाटो छ त्यसमा गाडी चिप्लिने सम्भावना धेरै थियो वारिपट्टि डरैलाग्दो खोल्सा थियो जसबाट झरेको भए हामी सिधै तल खोलामा हामी कहाँ पुग्थ्यौँ हामीलाई थाहा पनि छैन त्यस्तो बाटो उकालो पानी झरीमा गाडीमा चढेर जानुजस्तो साहसिक यात्रा मैले जिन्दगीमा गरेकी थिइनँ यो यात्राले मलाई के सिख दियो भने मानिस भएर जस्तै डरलाग्दो स्थितिको पनि सामना गर्न सक्नुपर्दो रहेछ यस्तो स्थितिहरूको सामना गरेपछि नै मानिसले जिन्दगीमा सबैभन्दा सुन्दर चिज प्राप्त गर्न सक्दो रहेछ भन्ने कुरा त्यो यात्राबाट मैले सिक्न पाएँ र मैले जिन्दगीमा जुन प्रकारको डर थियो यो भिर भिरालो बाटोहरूको डर थियो त्यो ती डरलाई मैले त्यो यात्रा गर्दाखेरि जित्न सकेँ